हाम्रा जिल्लामा भएका पानीका स्रोतहरू त्यही कल हुन् जसमा कि सप्तामा केही एक वा दुई दिन जस्ता आउँछन् जहाँ हामीलाई गवर्मेन्टले दिएका छन् यिनी हाम्रा जिल्लाको वरिपरि पनि सरसफाईहरू भइरहेका छन् जहाँ कि राम्रो कुरा हो अनि हाम्रो घर घरमा डस्टबिनहरू पनि दिँदैछन् जसमा कि हामीले फोहोर नगरोस् भनेर अन्त साह्रै राम्रो कुरा हो नगरपालिकाले हाम्रो जिल्ला सफा गरिरहन्छन् ताकि हामी सफा बसौँ भनेर अनि केही कुरा नराम्रो होस् भनेर हाम्रो छेउछाउमा तिनीहरूले हामीलाई धेरै डस्टबिनहरू दिइ झाडुहरू दिइकिन पनि भनेका छन् कि घरहरू सफा राख्नु भनौँ भनिकिन